आफ्ना बिरुवाहरूलाई उन्नत किसिमको लागि चाहिँ हामीले समयलाई म पहिला चाहिँ मध्येनजर राखेर हामीले समय समयमा जुन जुन बिरुवाहरू रोप्नुपर्ने हो या मकै लगाउनुपर्ने या सागसब्जी लगाउनुपर्ने धान रोप्नुपर्ने इत्यादि इत्यादि कुराहरू समयको आधारमा नै यसलाई चाहिँ उन्नत बनाएर हामी गर्नसक्छौँ यो किसान यो को काम हामीले सानैदेखि नै बाबुबाजेकोबाट नै हामी सिक्दै सिक्दै आएका हौँ र यसको कुन कुन समयमा के के रोप्नुपर्ने हो कति मल हाल्नुपर्ने कति पानीको आवश्यकता पर्छ हावा इत्यादि इत्यादि विषयहरू लिएर त्यो समयमा नै रोपे हुन्छ रोप्नुभन्दा अगाडि त्यो जमिनलाई राम्रोसँग खनेर ढुङ्गाहरू केलाईकुलाई पारेर त्यसलाई राम्रोसँगले माटोलाई भुकभुकाउँदो बनाएर अनि चाहिँ हामीले बिरुवाहरू त्यसको टाढो नजिक कतिकोमा पारेर रोप्नुपर्ने हो त्यो सबै गरेर रोप्यौँ भने त्यो लगाएका बिरुवाबाट हामीले आर्जनलाई प्राप्त गर्नसक्छौँ र उसले ती बिरुवाहरूले राम्रो फलहरू पनि दिनसक्छ र त्यो फलहरूबाट हामीले घरको कतिवटा कुराहरू वा खाँचोहरूलाई टार्न पनि सक्छौँ बजार गएर किनेर ल्याइरहनु जरुरी पनि पर्दैन र आफ्नै बारीमा उम्रिएर फलेको अन्न सागसब्जी फलफुलले नै हामीले हाम्रो शरीरमा पाउँ भिटामिन दिनुको लागि हामी खाएर त्यसलाई पुरा गर्नसक्छौँ र लाभार्जन गर्नसक्छौँ यसले गर्दाखेरि समय चाहिँ हामीले फल बिरुवाहरू रोप्नको लागि समय नै सबभन्दा विषयवस्तु हो र यसको समय समयमा यसलाई मलजल गोडगाड गर्न चाहिँ जरुरी पर्छ र हामीले यसरी हामीले उन्नत किसिमको बिरुवाहरूबाट गर्नसक्छौँ